सिक्नुको लागि चाहिँ कुनै उमेर हुँदैन र पनि नानीहरूलाई चित्रकला सिकाउन हो भने चाहिँ सानो उमेरदेखि सिकायो भने चित्रकलामा निपुण हुन्छ